मेरो देशमा अथवा मेरो डिस्ट्रिक्टमा मेरो गाउँमा हस्पिटलहरू भएकोमा एकदम राम्रो छ र स्वास्थ्य शिविरहरू पनि आइरहेको छ यसमा एकदम राम्रो छ र जति पनि कोभिडमा भएको महामारीमा जति पनि अलिकति नेगेटिभ कुराहरू थिए त्यो कुराहरू बिस्तारो हट्दै गएकोमा हामी एकदम हामीलाई राम्रो लागेको छ र कोभिडमा धेरैजनाले ज्यान गुमाउनु परेकोमा अलिकति हामीलाई मन मा अलिक कस्तो कस्तो भइरहेको कारणले गर्दाखेरि कोभिडमा धेरै हामीले असुरक्षित पनि महसुस गऱ्यो र कोभिडमा हामीले कतिवटा कुराहरूलाई हामीले गुमाएका छौँ र कतिवटा कुराबाट हामीले राम्रो कुराहरू पाएका छौँ